हेलो हजुर भन्नुहोस् त

हजुर नानी म पढ़ाउछु खोई म त बेलुका बेलुका चाहिँ टाइम लिएर पढ़ाउछु तर अब नानी नै अब ध्यान लाएर पढिदिँदैन कि क्या हो मिस हजुर अनि तपाईँले कुनचाहिँ सब्जेक्ट पढाउनुहुन्छ ए त्यही त म अब त्यसैको ट्युसन् लाउँछु नि हजुर हुन्छ मिस पढ़ाउछु नि म ट्युसन् लाउँछु नि पढ्नु चाहिँ पढ्छ तर अब राम्रोसँगले ध्यान लाएर चाहिँ पढ़िदिँदैन रहेछ हजुर हजुर स्कुलमा कतिको बदमास गर्छ घरमा त अलिक गर्छ गर्नु त स्कुलमा चाहिँ कतिको गर्छ हजुर हजुर ए हजुर हुन्छ मिस राम्रो पढ़ अब ध्यान लाएरै गरिदिनुहोस् न घरमा त अब बदमास गर्छ एकछिन खेल्नु जान्छु भन्छ हो अनि आएर पढेको पढ्नु चाहिँ पढ्छ तर अब राम्रोसँगले मन लाएर नपढेको होला हुन्छ मिस म भरेदेखि चाहिँ अब सँगै लिएर पढ़ाउछु ए घरमा त पढ्नु त पढ्छ तर अब त्यसले त्यति याद नगरेर होला हजुर खेलकुदमा कति कस्तो छ मेरो नानी खेलकुदमा चाहिँ ए हजुर घरमा त पुरा गोली खेल्छ नि त त्यही त नि खेल्नुमा ध्यान गरेर होला हौ गोली त मज्जाले खेल्छ त्यसै कारण अब हजुर हुन्छ मिस म ध्यान लाएर अब पढ़ाउछु नि बेलुकादेखि हुन्छ